दाजु सुन्नुहोस् न अस्ति मैले दसैँको लागि मिठाई अर्डर गरेको थिएँ नि प्याक गरिदिई सक्नुभयो सक्नुभयो भने म एकखेप खोलेर हेरौँ कति गर्नुभयो होइन हौ दसैँको लागि अलिक पाहुना बेसी आउने भयो नि त अनि त्यसै लागि अलिक मिठाई थपौँ भनेर सोचेको थिएँ कति हालिदिनु भयो के कति हालिदिनु भयो हेर्छु नि